मैले चाहिँ कुक् पोल्ट्री फार्म कुखरा पालनको मैले यो व्यवसाय थालेको छु हो यसले मलाई धेरै उन्नति पनि दिँदैछन् यसमा अब नियम र कानुनहरू त केही लाग्दैन यसले मेरो यो फुलबारी बगैँचा चाहिँ धुट्टै पारिदिन्छ बेला बेला यसले गर्दा मलाई निकै असर पनि पार्छ यो चाहिँ मैले युट्युबमा हेरेरै सिकेको हुँ यहाँनिर युट्युब च्यानलहरू त छैन तर मैले युट्युबमा हेरेरै सिकेको यसको विषयमा चैँ म बजारमा लगेर बेच्ने पनि गर्दछु